हजुर मेरो चाहिँ अवश्य मेरो भाइबहिनीहरू छन् भाइबहिनीहरू भन्दा पनि मेरो चाहिँ भाइहरू मात्रै छ म चाहिँ त्यो उनीहरू सबैमध्ये चाहिँ भाइहरू मात्रै छ दाजु पनि छैन म उनीहरू सबैमध्ये चाहिँ दिदी हो एकलौती दिदी हो कोही पनि छैन उनीहरूको पनि बहिनीहरू छैन दिदी म दिदीहरूभरिमा नि म मात्रै हो होइन मेरो चाहिँ चारजना भाइहरू छ निश्चल सुजल विनायक सुदेश चारजना छ हो उनीहरूभरिमा सबैजना मिल्नेहरू छ मेरो सबैजना मिल्ने नै भाइहरू छ तर अलिकति चाहिँ म अलिकति भए पनि अब उनीहरूभन्दा चाहिँ अलिक सोचहरू मिल्दैन मेरो किनकि उनीहरूभन्दा चाहिँ म अलिक भए पनि ठुलो नै हो होइन अब दिदी भएपछि अब त्यो भाइहरूसँग नै मिलेर पनि हुँदैन अलिकति सोच चाहिँ अलिकति भए पनि जति मिल्नु कोसिस गर्यो अलिकति सोच चाहिँ मिल्दैन किनकि अब भाइहरूलाई हामीले गाइड गर्नुपऱ्यो होइन त्यस्तोहरू हुन्छ अनि नानीहरूले अब भाइहरूले त्यस्तो मन पराउँदैन त्यही भएर अलिक सोच मिल्दैन तर पनि अब मलाई मलाई उत्ति नै माया गर्छ उनीहरूले जत्ति म माया गर्छु उत्ति नै माया गर्छ होइन एकदमै मिल्छ मलाई माया पनि गर्छ तर अब कति परिस्थितिले गर्दा परिस्थितिहरूले गर्दा अब पहिला सँगै खेलेको सँगै हुर्केको भाइहरूसँग पनि टाढा हुनु पर्दोरहेछ होइन त्यसमा चाहिँ दुःख लाग्छ तर अब अहिले पनि हामी टाढै छ र पनि उसले हामीलाई हामी अब कन्ट्याक्टमा छ हामी मजाले बोल्छ होइन अब एउटै दिदी हो म तिनीहरू सबैको एउटै दिदी भएकोले कारणले गर्दा चाहिँ अब सबै चारैजना कन्ट्याक्टमा छ हामी मलाई पनि उत्ति नै माया गर्छ म पनि उनीहरूलाई उत्ति नै माया गर्छु मैले भनेको कुराहरू मान्छ अब उनीहरूलाई के अब जीवनमा उनीहरूको जीवनमा केही साह्रो पऱ्यो भने मलाई सोध्छ दिदी के गर्नु हो यो अगाडि के गर्नु हो होइन त्यो भएर चाहिँ अब सबै कुरा मलाई सोध्छ म पनि भनिदिन्छु म पनि अब मेरो पनि मलाई पनि के अप्ठ्यारो लागेको छ भने आफ्नो जीवनमा म उनीहरूलाई सोध्ने गर्छु यो गर्दाखेरि कस्तो हुन्छ होला यसरी सल्लाह लिने गर्छु म होइन सजेसन लिने गर्छु यस्तो गर्दा कस्तो हुन्छ होला है त्यस्तो गर्ने गर्छु अब किनकि सानैदेखिको सँगै हुर्केको होइन मनहरू मिल्छ हामी दुईजनाको हामी चारजना सबै हामी सँगै हुर्केको कारणले गर्दा चाहिँ सबैको हाम्रो मन मिल्छ हामीलाई एकदोस्राको आनीबानी सबै कुरा थाहा छ त्यही भएर चाहिँ हामी अब अहिले अहिले फरक त हाम्रो त्यस्तो छैन कोही बेला अलिकति फरक हुन्छ कोही बेला म रिसाउने गर्छु उनीहरूसँग मैले भनेको मानेन भने त्यही हो फरक त त्यतिमै हुन्छ नभए चाहिँ हामी एकदमै मिलेर बस्छ धन्यवाद